हजुर गर्छु त हजुर हजुर

ए हजुर हजुर म गर्छु त फोटो सुटहरू गर्छु म हजुर हजुर हजुर

हजुर राम्रो जग्गाहरू छ थुप्रै जग्गाहरू छ राम्रो अनि तपाईँको फोटो सुटको त्यो पैसा पनि अब तपाईँको जग्गा हेरेरै हुन्छ है हजुर अन्त तपाईँको टाइमिङ कति लाग्छ तपाईँलाई स्टार्टिङको प्याकेज चाहिँ मेरो फाइभ थाउजनदेखिको स्टार्ट छ है र तपाईँको म तपाईँलाई तपाईँहरूलाई हेल्प टाइमिङको चाहिँ त्यस्तो उयो छैन तरै पनि अब तपाईँको तपाईँको फोटो खिचाउनु चाहिँ तपाईँको होइन तपाईँको कतिको चाहिँ अब कस्तो खाल टाइपको फोटो चाहियो त्यसले पनि हुन्छ तपाईँलाई जग्गाहरू तपाईँहरू अब तपाईँहरूको सुइटेबल हिसाबले अब तपाईँहरूलाई चाहियो भने चाहिँ अब मेरो भनाइमा हो भने चाहिँ जग्गाहरू चाहिँ हिल स्टेसनहरू नै एकदमै राम्रो छ है दार्जिलिङहरू दार्जिलिङमा चौरस्तामा खिच्दा पनि एकदमै राम्रो निस्किन्छ घुममा खिच्दा पनि

ए हजुर हजुर हजुर नेचरल ब्युटी भन्दाखेरि तपाईँलाई छेउमै मेरो मेरो मेरो इलाकादेखि चाहिँ छेउमै पर्ने चाहिँ एउटा बाघपुल छ है त्यहाँ कोरोनेसन ब्रिज त्यहाँ पनि एकदमै राम्रो आउँछ तपाईँको फोटो निस्किँदा र एउटा चाहिँ तपाईँको गिद्धे भिर भन्ने छ खरसाङमा हजुर त्यहाँ पनि एकदमै एकदमै राम्रो फोटो आउँछ त्यहाँ पनि हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हुन्छ तपाईँलाई जहाँ बिचारमा त्यहाँ पनि एकदमै राम्रो आउँछ फोटो अब फोटो त फोटो खित्ने मान्छेकोबाट पनि हुन्छ नि हजुर हजुर हजुर फोटो सुटको लागि चाहिँ मेनली बिहानै निस्केको राम्रो हो है सनलाइटमै भएको चाहिँ एकदमै राम्रो आउँछ तपाईँलाई मर्निङ टाइममा चाहिँ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ